मैले एमाजन सोप साइटबाट एउटा पार्करको पेन किनेको थिएँ एकदमै राम्रो सुन्दर लेख्नमा पनि एकदम मजाले लेखिने सररररर आफूले लेख्दा पनि मजा लाग्ने एकदम क्वालिट पेनको क्वालिटी पनि एकदम राम्रो थियो देख्नमा यसको लुक्सहरू पनि र अहिलेसम्म मैले यो पेन चलाइरहेको छु सके पनि जति पनि यो फेरि मैले अर्डर गर्दै अनलाइन अर्डर गर्दै लेख्दै चलाइरहेको छु र एकदमै राम्रो लागिरहेको छ जब जब म लेख्छु र यो लेख्दाखेरि यो पेनले एकदमै मलाई एकदम एक प्रकारको मजा दिन्छ लेख्दा पनि आफूलाई लेखौँ लेखौँ लाग्दो खालको आफूलाई मन हुन्छ यो चाहिँ र यस कारणले यो चाहिँ मेरो लाइफको चाहिँ एकदमै राम्रो एक्सपिरिएन्स भएको छ पोजिटिभ एक्सपिरिएन्स भएको छ जब चाहिँ मैले यस पार्करको पेन किनेर चलाएँ र एकदमै मलाई पोजिटिभ एक्सपिरिएन्स चाहिँ भइरहेको छ मलाई मेरो लाइफमा यो चाहिँ